ए हजुर तपाईँ उयो हजुर तपाईँ बसको ड्राइभर बोल्नु भएको होला है ए हजुर बिहान तपाईँ त्यो कलकत्ताहरू जाँदाखेरि त्यो भाडाहरू कति बजी कहाँबाट जानुहुन्छ होला तपाईँ म तपाईँको सिलगढी जक्सनबाट चढ्छु दाजु ए भाडा छ सय पचास चाहिँ पर्छ है म कलकत्ता तपाईँको त्यही उयो डिगा बिच त्यस्तो यताउतातिर झर्छु नि स्लिपरको अलिक ज्याँदा लाग्छ है ए भनेपछि हजुर त्यो उयो सुन्नुहोस् न हजुर तपाईँको त्यो बसतिर एसीहरू पनि छ भनेपछि है ए हजुर स्लिपर पनि राम्रै होला होइन सुत्ने जग्गाहरू पनि ए हजुर सुन्नुहोस् न अन्त तपाईँले त्यो खाना साना खानुहरू यसो बाटोतिरहरू पनि रोकिदिनुहुन्छ होला है ए हजुर ए हजुर हजुर ए हजुर सुन्नुहोस् न अन्त त्यो म यसो बाहिर साइर यसो यताउता केही खानुको लागि यसो केही उयो गर्नुको लागि रोक्यो भने चाहिँ कसलाई भन्नुपर्यो मैले ए हजुर ए हजुर हजुर ए ए ए हुन्छ हुन्छ होइन त्यो उयो जस्तो ए हजुर ए ए बस चाहिँ तपाईँको उयो दुई तला छ ए ए हुन्छ हुन्छ भनेपछि त्यो त्यो अन्त सुन्नुहोस् न त्यो भाडा त अलिक बेसी भएको जस्तो लाग्यो त है म त होइन म त त्यो अलिक त्यो भाडाहरू अलिक ज्यादा भएको जस्तो लाग्यो तपाईँको म तपाईँको म र मेरो भाइ हुन्छ हौ पन्ध्र सय होइन अलिकति अलिक मिलाइदिनु भएको भए चाहिँ राम्रो हुन्थ्यो होइन र पनि अब अलिकति यसो उयो हुँदैन होला नि है तेह्र सय ए हुन्छ हुन्छ भनेपछि तपाईँ भोलि सिलगढीबाट बिहान चाहिँ टक्कै टाइम चाहिँ कति बजी हिँड्नु हुन्छ हौ जक्सनबाट तपाईँ चार बजी टक्कै हिँड्नु हुन्छ है ए अँ हुन्छ हुन्छ हुन्छ हुन्छ